प्लान्टहरू रोप्दाखेरि चाहिँ अलिकति मलाई ऊ यो गाह्रो लाग्छ हो किनभनेदेखिलाई फुल हतपत सर्दैन होइन अब अहिले त्यही माथि यस्तो कतिवटा अब मलहरूको लागि एकदम प्रोब्लम हुन्छ मलहरू ल्याउँदाखेरि अब जङ्गलबाट पत्ताहरू खोजेर ल्याउनु पर्यो पर्यो है पत्तालाई काट्नु पर्यो त्यसमा बलौटा लगाउनु पर्यो माटो लगाउनु पर्यो माटो लगाएर अब त्यहाँदेखि गाईको मलहरू छ भनेदेखिलाई अलिकति मलहरू लगाएर मजाले त्यसलाई फिटेर होइन फिटेर अब त्यसलाई अब यसो पटमा भरेर अब सानो पहिला सिडदेखि सार्नु पर्यो अब सिड सिडबाट फेरि त्यो सिड सक्सेस भए पछि मात्रै अब फेरि त्यसलाई अर्को ठुलो गमलामा लगाउनु पर्यो अब बचाउनु साह्रो पर्छ किनभनेदेखिलाई त्यसलाई अब टाइममा पानी दिनु पर्यो होइन टाइममा त्यसको हेरचाह पुग्नु पर्यो अब कोही बेला हामी यसरी टाइम दिनु पाउँदैनौँ भ्याउँदैनौँ त्यति बेला चाहिँ अब अलिकति मर्छ है र त्यसलाई राम्रोसँगले स्याहारेर हामीले सा सार्यौँ र त्यसको राम्रो केयर गर्यौँ भनेदेखि चाहिँ मजाले ऊ यो हुन्छ होइन अब हामीले फुलहरू रोप्दाखेरि अब अलिकति घाम आउने जगामा है अलिकति खुल्ला भएको जगामा रोप्यौँ भनेदेखिलाई चाहिँ अब फुलहरू मजाले झरिलो भएर आउँछ राम्रो हुन्छ अब त्यो फुललाई अलिकति पानीहरू नलगाएर है त्यस्तै कुनाकाप्चेतिर रोप्यौँ भनेदेखिलाई त्यो फुल एकदमै मरेर हुन्छ पँहेलो भएर हो त्यस्तो भएर आउँछ अब त्यसलाई चाहिँ एकदमै राम्रो जगामा गर्नु पर्यो होइन राम्रो पानीहरू लगाएर राम्रो केयर गर्नु पर्यो त्यसको अगाडि अब कतिवटा नराम्रो कुरोहरू खाएर जानु भएन जस्तो लसुनहरू भयो होइन लसुनको गन्धले एकदमै फुल छिट्टो मरिहाल्छ अनि त्यसले गर्दा चाहिँ अब त्यो लसुनहरू पनि खाएर जानु भएन अन्त बिहान बेलुका कीरा हेर्नु पर्यो प्लस अर्को अरू भन्दा पनि अरू भन्दा बेसी हामीले कतिवटा त्यहाँ अब जस्तो जिरेनियम भयो होइन अब म बेसी जिरेनियम रोप्छु अन्त त्यो अब बिहान यसो घर सफा गर्दै त्यो जिरेनियमको त्यो पत्ता खाएर त्यो मसिनो त्यो लाब्रेले पत्ता खाएर चाहिँ के त्यो मुनि अब त्यसले अब मैला गरेको यति त्यो सानो सानो डल्लो डल्लो हुन्छ क्या हो अन्त त्यो खाए पछि चाहिँ त्यो त्यसले त्यो खाए पछि चाहिँ अब फुल पूरा पँहेलिहाल्छ पूरा मरिहाल्छ अन्त त्यसलाई चाहिँ बिहान छिटो उठेर त्यो कीरा ऊ गर्नु पर्यो कीरा हेर्नु पर्यो होइन त्यो कीरालाई मार्नु पर्यो अन्त त्यो कीरालाई मार्यो भनेदेखिलाई चाहिँ त्यसको दुई तिन दिन बादमै त्यो मजाको हरियो भएर मजाले फुल्दै आइहाल्छ राम्रो हुन्छ त्यसो गरे भनेदेखिलाई चाहिँ